हेलो हेलो मिस नमस्ते म यसै बसेर आज छुट्टी थियो अनि आउने मैले अब पन्ध्र अगस्टको विषयमा केही प्रोग्राम कार्यक्रमहरूको निम्ति सूची बनाउँदै थिएँ कि त्यसकै निम्ति अनि तपाईँ ए हजुर हजुर हजुर मैले योपालिको चाहिँ मिस कसो गरेको छु भन्दाखेरि चाहिँ पन्ध्र अगस्टको चाहिँ एकदम भव्यतासँगले हामीले स्कुलमा पालन गर्ने भनेर चाहिँ एउटा सूचना जस्तो बनाएको छु सूचीबद्ध बनाएको छु अनि त्यसमा चाहिँ अब सबै टिचर्सहरूलाई सबै शिक्षकहरूलाई हामीले सरसल्लाह गरेर त्यसलाई क्रियान्वयन गर्नु पर्नेछ भन्ने चाहिँ सोचेको छु जस्तै योपालिको पन्ध्र अगस्ट हाम्रो भारतवर्षको पचहत्तरौँ स्वतन्त्रता दिवसको हामी पालन गर्ने छौँ है अनि प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको जस्तै कि हाम्रो अब भारतवर्षको अमृत महोत्सव अमृत कालमा हाम्रो भारतवर्ष पदार्पण गर्दैछ है अनि त्यसको निम्ति चाहिँ पचहत्तरौँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा हाम्रो कार्यक्रम पनि एकदमै उत्कृष्ट होस् हाम्रो स्कुलको नानीहरूको कार्यक्रम चाहिँ उत्कृष्ट होस् भनेर चाहिँ पहिले जस्तै तपाईँको योपालि नानीहरूलाई मार्च पास्ट गराउने नानीहरूलाई केही रङ्गारङ कार्यक्रम नृत्यहरू गराउने अनि नृत्यहरू गराइसकेपछि नानीहरूलाई पुरस्कारहरू दिने ज्ञानवर्धक है ठुला ठुला बुद्धिजिवीहरूलाई बोलाएर नानीहरूलाई भारत वर्षको स्वतन्त्रताको इतिहासको बारेमा नानीहरूलाई जानकारी गराउने त्यस्तो खाले पनि मैले कार्यक्रममा स्पिचहरू लाई उतारेको छु है हजुर सोचेको छु अनि अन्त्यमा गएर चाहिँ नानीहरूलाई कार्यक्रममा मिठाइहरू बाँडेर चाहिँ यस कार्यक्रमलाई चाहिँ हामीले समापन गर्ने चाहिँ मैले बनाएको छु अनि हजुर हजुर हजुर हजुर

हजुर हजुर त्यही त यो हजुर हजुर हजुर योपालिको पन्ध्र अगस्ट चाहिँ अब के भन्छ आउने भारत को निम्ति पनि स्वर्णिम भएर जाओस् है त्यही भन्दै चाहिँ मैले एकदम कार्यक्रम बनाएको छु र आशा गर्दछु कि यो कार्यक्रम चाहिँ भविष्यमा गएर अब आउने उसमा गएर राम्रोसँगले स्वतन्त्रता दिवस पालन गर्छु भन्ने चाहिँ सोचेको छु हजुर हजुर हस् हस् हस् हुन्छ धन्यवाद हुन्छ धन्यवाद हस् हुन्छ हुन्छ हस् हस् हुन्छ धन्यवाद